मैले दुई हजार बाइसको अगस्त महिनामा एउटा पुमा कम्पनीको जुत्ता किनेको थिएँ त्यो जुत्ता अति नै गुणात्मक थियो र त्यो जुत्ताको कलर पनि मलाई औधी नै मन परेको र जस्तो कलर मैले खोजेको थिएँ त्यही पाएँ अनि यसको टिकाउ पनि राम्रो छ एकदमै मैले अहिलेसम्म प्रयोग गरेको छु र धेरै खपालु पनि छ टिकाउ पनि छ र मलाई एकदमै मन परेको हरियो हरियो कलरको यो जुत्ता मलाई लाउँदा पनि आफुलाई एकदमै सन्तुष्ट हुन्छ अनि यो जुत्ता लाउँदा म आफैलाई नै एकदमै उच्च भाव उत्पन्न हुन्छ र पुमा जस्तो कम्पनीले यस्तो राम्रो जुत्ता निर्माण गरेकोमा म अति नै खुसी छु यसको निम्ति म पुमा कम्पनीलाई आभार व्यक्त गर्न चाहन्छु